शिक्षाले संस्कृति अनि परम्परालाई धेरै प्रभावित पारेको छ जस्तो मलाई भान हुन्छ किनभने अहिलेको शिक्षा आधुनिक शिक्षा हो र आधुनिकताको घुम्टोले घर्लप्प छोपेको अहिलेको आधुनिक शिक्षा प्रक्रिया छ है यस्तै यो लागि छोडौँ र हामी जाउँ प्राथमिक पौराणिक समयको शिक्षाहरूमा गुरुकुल है भुइँमा बसी गुन्द्री ओछ्याइकन गुरुहरूले शिष्यहरूलाई शिक्षा दिने गर्दथे तर आज भने आधुनिक समयमा आएर आधुनिक युगमा आएर अहिले हामी सभ्यताको युगमा छौँ भन्छौँ तर यो सभ्यताको युगको जुन शिक्षा प्रणाली छ यो शिक्षा प्रणालीले सम्पूर्ण शिक्षा व्यवस्थाले संस्कृति अनि परम्परालाई धेरै नै प्रभावित पारेको छ हगि कारण अहिलेको वेस्टर्न कल्चर भनौँ अङ्ग्रेजीले जुन एउटा आधुनिक शिक्षा प्रणालीले धेरै प्रभाव इम्प्याक्ट गरेको हुनाले गर्दाखेरि पहिलेको जो शिक्षा वर्तमान शिक्षा लाई धेरै नै प्रभावित पारेको छ